मो चाहिँ एकदिन विन्टर्समा चौरस्ता घुम्नु जाँदा चाहिँ मैले एउटा पर्यटकसँग कुरा त गरेको छु उहाँ चाहिँ फ्रान्स युरोपबाट हुनुहुँदो रहेछ अन्त कुराकानी के भयो भन्दामा चाहिँ अब हामी दुईजना भेटेँ ऊ पुरै मिलनसार हुनुहुन्थ्यो र हामी मजाले कन्भर्सेसन् पनि गरेँ अन्त उहाँकोबाट मैले के सिक्नु पाएँ भन्दामा चाहिँ उहाँको भाषा अलिअलि सिक्नु सिकाउनुभयो र त्यसको बादमा उहाँले आफ्नो कल्चर उनीहरूको ट्रेडिसन् परम्परा रूल्स एन्ड रेगुलेसन्सहरू कस्तो हुन्छ त्यतानिर उहाँले सबै भन्नुभयो र मैले अब मेरो दार्जिलिङको बारेमा के भनेँ भन्दामा चाहिँ अब यहाँ मैले यहाँ चाहिँ अब चियापत्ती धेरै फेमस छ दार्जिलिङमा अब दार्जिलिङ वर्ल्ड फेमस टी भनेर पनि मानिन्छ र अब हामी टी टेस्टिङको लागि पनि गएँ अन्त धेरै जग्गाहरू छ त्यो टीहरू टेस्ट गर्नुको लागि र हामीले डिफ्रेन्ट डिफ्रेन्ट भेराइटिजहरू टेस्ट गरेँ टीको अन्त मैले आफ्नो दार्जिलिङको बारेमा आफ्नो हेरिटेज आफ्नो कल्चरहरूको बारेमा उहाँलाई भनेँ र हाम्रो दार्जिलिङ चाहिँ कतिको सुन्दर छ भनेर प्राकृतिक सुन्दरताहरूको बारेमा पनि भनेँ